मैले मेरो जीवनमा सबभन्दा ठुलो चुनौती चाहिँ कसरी पार गरेँ भन्दाखेरि चाहिँ यो जब कोभिड कोभिड नाइन्टिन सुरु भइरहको थियो है र मसँग मेरो मसँग एउटा धेरैभन्दा धेरै ठुलो घटना घटेर गयो है के घटेर गयो भन्दाखेरि चाहिँ अब मेरो फ्यामिलीको जो चाहिँ म मेरो बडा हुनु हुन्थ्यो उहाँ खसेर जानु भयो र खसेर जानु बित्नु भयो तर तर पनि केही थिएन तर कसरी चाहिँ ठुलो चुनौती भयो यो कुरालाई चाहिँ भन्दाखेरि चाहिँ मेरो बडाको घर चाहिँ मेरो घरदेखि टाढो थियो र त्यति बेला लकडाउनको समयमा बडाको लास उठाउनु जा जानु पर्ने थियो र लकडाउनको समयमा मैले गाडीलाई भनेर है गाडीलाई ढाँटी ओरीकन मैले लगेर गएर गएर आइसके पछि गएँ गएर त्यहाँनिर पुग्नु नै मलाई चुनौती एउटा ठुलो भन्दा ठुलो कुराहरूको सामना गर्दै जानु पर्यो छ सातवटा गाउँ गाउँ समाजलाई गाउँ समाजसँग लडेर जानु पर्यो म है उहाँहरूसँग रिक्वेस्ट गर्नु पर्यो र मैले कस्तो प्रकारले भन्दाखेरि अब रिक्वेस्ट गरेर हुन्छ रोएर हुन्छ कराएर हुन्छ ढोगेर हुन्छ हो त्यसरी जानु पर्दा खेरि गएर बडाको लासलाई मैले आफ्नो उयोसम्म पुर्याए त्यस पछि त्यो चुनौती एउटा भयो मेरो मसँग तर अर्को चुनौती कस्तो थियो भन्दाखेरि फेरि म घर आइसके पछि गाउँ समाजदेखि मलाई निकाले झैँ गर्थ्यौ है त्यो त्यो खाले चुनौती आएको थियो गाउँ सामजको मान्छे हामीसँग मसँग आउनु हुन्थेन मेरो छेउमा कोही पनि आउने थिएन जति पनि अब मेरो गाउँ समाजको मान्छे छ कोभिडको टाइमले गर्दाखेरि कोभिड सर्छ कोभिड भएको भन्ने मान्छेको आशङ्काले गर्दाखेरि चाहिँ मलाई धेरैभन्दा धेरै टाढो राख्थ्यो गाउँ समाजदेखि तर पनि मैले हाँस्दै बोल्दै खेल्दै गरेर नै त्यो चुनौतीहरूलाई पनि जित जितेर आएँ र मेरो यो थियो सबभन्दा सबभन्दा ठुलो चुनौतीहरूमा